हामीलाई खेलकुदले तनाब राह दिन्छ जस्तै म आफ्ना साथीहरूसँग जहिले पनि खेल्न जान्छु उनीहरूसँग मज्जा आउँछ नयाँ नयाँ स्केल्सहरू सिक्न पाइन्छ र आफ्नै घरमा बसेर अब के के सोचिरहेको हुन्छ जहिले पनि र बोर भइरहेको हुन्छ र डिप्रेस्ड भइरहेको हुन्छ कतिजना र साथीहरूसँग खेल्न निस्केपछि अलिक मज्जाले मज्जा आउँछ र उनीहरू जे डिप्रेस्ड भइरहेको हुन्छ त्यो चाहिँ अब माइन्डबाट निस्किन्छ र अलिक राम्रो फिल गर्छन् र रमाइलो पनि हुन्छ र साह्रै रमाइलो हुन्छ साथीहरूसँग खेल्न निक्लेपछि अनि फुटबल खेल्दा चाहिँ सारै रमाइलो लाग्छ मलाई किनकि साथीहरूसँग मज्जा आउँछ र मेरो साथीहरू मज्जाले फुटबल खेल्छन् र म पनि साथीहरूसँग त्यसै रमाइलो गर्छु